र सर्वप्रथम हाम्रो चाहिँ यहाँनिरि मानिसहरू अब है बच्चाहरू जन्मिँदाखेरि चाहिँ कसरी मनाउने गर्छ भन्दाखेरि पहिला फर्स्ट वहाँबाट वहाँलाई हस्पिटलबाट ल्याउँछ र ल्याएर चाहिँ घरमा राखेर चाहिँ हैन उहाँको पूजा हुन्छ अनि नामकरण हुन्छ नामकरण भएर चाहिँ त्यहाँबाट चाहिँ हामीले गाउँको मान्छेहरू विभिन्न विभिन्न आफन्तहरू सबैलाई बोलाएर हामी भोज गराउँछौँ है हामी चाहिँ खानापान खानपिनहरू सबै वहाँहरूलाई हेर्छु र हामीले भोजहरू गराउँछु र विवाहमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब विवाह पनि हेरी हेरी हुन्छ कोही भागेर जानुहुन्छ त कोही मँगनी गर्नुहुन्छ हैन र भागी बिहामा पनि उति नै मजा लाग्छ र भागी बिहाभन्दा पनि बेसी चाहिँ मागी बिहामा अझै रमाइलो हुन्छ है किनभने मागी बिहामा चाहिँ हाम्रो एउटा रीत हुन्छ जहाँ चाहिँ हामीले गोडा धोएर हैन अनि टीका लगाएर गोडा धोएर छोरीलाई विदा गर्नुपर्ने सिस्टम हुन्छ त्यहाँ चाहिँ हैन र अति नै आनन्द आउँछ अति नै मजा आउँछ र मैले चाहिँ पोहोर परारै एउटा बिहामा मेरो साथीको बिहामा जाँदाखेरि एउटा गीत पनि गाएको थिएँ है र गीत चाहिँ कुन चाहिँ हो भन्दाखेरि चाहिँ यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले त्यसैलाई माया गर्नु एउटा भुल गरेँ मैले यस्तो पनि हुँदो रहेछ र मैले चाहिँ यो गाना मेरो साथीको बिहामा कालिम्पोङ भन्ने जगामा मैले गाएको थिएँ अति नै आनन्द आएको थियो